हेलो हजुर एकदम सन्चै छु तपाईँ कस्तो हुनुहुन्छ आज त कत्ति दिन बाद त कसरी सम्झिएर फोन गर्नुभयो हौ ए अँ भन्नुहोस् न के थियो ए हजुर हजुर कति कति बेला चाहिएको बैनी ए हजुर हजुर ए त्यो व्यवस्था त म मिलाइहाल्छु कि तपाईँलाई चाहिँ कति चाहिएको हो मासु चाहिँ ए अन्त आजकल त तपाईँ आउनु हुँदैन त मेरो दोकानमा कता जानुभयो कि रिसाउनुभएको छ ए हजुर ए हजुर हजुर अँ म लोकल पनि राख्छु हो अहिले त मेरो लोकल कुखुरा त मैले फोन गर्नुपर्छ अर्डर आएपछि जस्तो अर्डर आउँछ म त्यस्तै निकालदिई हाल्छु होइन अहिले अन्त ब्रोयलर पनि मैले लोकल नै उयो गरेको छु हौ यतै हाम्रो लोकलै पालेको ब्रोयलरहरू नै बेच्दैछु अहिले उँधो मधेसबाट आएको चिकनहरू बेचेको छुइनँ मैले हो त्यहाँभन्दा तलबाट आएको दुनियाँ बिमारीहरू हुन्छ के हुन्छ भन्छ अन्त पुरा असुविस्ता हुँदोरहेछ कि अन्त मैले यतै लोकलै उठाउनुथालेको छु हौ अहिले राम्रो छ तर अहिले मेरोमा ब्रोयलर पनि हो अरूहरूको भन्दा अलिकति रेट पनि एक दुई पैसा हेरिदिउँला नि बैनीलाई मेरो पुरानो कस्टमर हो हजुर अँ ए अँ हुन्छ म त्यो पठाइदिन्छु कि अन्त तपाईँको त्यो लोकलहरू अर्डर आयो भने मलाई अगाडि इन्फर्म गर्नुहोस् हो त्योहरू पनि पठाइदिन्छु अन्त सुन्नु नि बैनी तपाईँले फोन गरेको बेलामा यसो छरछिमेकीहरूले पनि बर्थडे पार्टीहरूतिर केहरूतिर बेसी बेसी चाहियो भने भन्नुहोस् है त्यहाँ राम्रो पाउँछ भनेर भनिदिनुहोस् न ल अँ तपाईँले लगेर लोकलको दाम त अब अहिले बजारतिर गयो भने त साढे चार सौ पाँच सौ गर्छ हो म त्यही चार सौ तिस चार सौ चालिसमा त्यही हेरीहेरी चार सौ तिस चार सौ चालिससम्म चाहिँ म छोड्छु किनभने त मलाई पनि एक दुई पैसा हुनुपर्यो हो ल अँ हुन्छ हुन्छ म मेरो त्यो काम गर्ने भाइलाई म भन्छु कि म चार बजी टक्कै पठाइदिन्छु नि ल हजुर हुन्छ हुन्छ हुन्छ